टेक्नोलोजीमा है अब टोक्नोलोजीमा भन्नु पर्दाखेरि चाहिँ मेन बुढापा र अब दृष्टिविहीन मान्छे ब्लाइन्ड मान्छेहरूलाई चाहिँ अब कसरी चाहिँ मदत गरिरहेका छन् उनीहरूको डेली लाइफमा भन्दाखेरि चाहिँ अब तपाईँले एउटा सिम्पल फोनले नै हेर्नु भयो भने फोनै पक्रिनु भयो भने पनि अब एउटा फोनमा है एउटा सेटिङमा फोनको सेटिङमा गएर एउटा एप्लिकेसन एउटा त्यहाँ एउटा सेटिङ्समा गएर एउटा अप्सन हुन्छ है जसको नाम चाहिँ अब भोइस असिस्टेन्ट भनिन्छ होइन र त्यो तपाईँले अन गर्नु भए पछि चाहिँ अब त्यो अन गर्नु भए पछि चाहिँ तपाईँले के हुन्छ भन्दाखेरि चाहिँ अब तपाईँले जे जति नम्बरहरू जे जति तपाईँले कार्यहरू गर्नु हुन्छ है फोनमा त्यो सबै भोइस असिसटेन्टकोद्वारा बताइन्छ कि के गरिँदैछ अहिले तपाईँले अब कसैलाई फोन गर्नु हुँदैछ भने चाहिँ अब त्यो फोन गरेको नम्बर तपाईँले डायल गर्दाखेरि त्यो कुन कुन नम्बर कुन कुन नम्बर डायल हुँदैछ त्यो पनि सबै भनिन्छ के जस्तै कि तपाईँले अब नौ दबाउनु भयो भने होइन नौ यसरी कुनै पनि कुनै पनि मा अब मात्राहरू दबाउनु हुँदैछ भने तपाईँले नै त्यस्तो भनिन्छ अन्त अब तपाईँले है अहिलेको त्यस्तो भइहाल्यो अन्त सर्च कमान्डहरू पनि अहिलेको फोनहरूतिर अहिले स्पेसियली यो स्मार्ट फोनहरूतिर भनिन्छ है र यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले अब हेरिरहनु परेन होइन होइन तपाईँले अब मुखैबाट पनि तपाईँले अब भने पछि है कमान्डहरू गरे पछि चाहिँ उनले त्यो तपाईँले जे कमान्ड गर्नु हुनेछ है त्यो कमान्डलाई सुनेर र त्यस त्यो कमान्ड अनुसारले चाहिँ अब फोनले कार्य अथवा कामहरू गरिदिने चाहिँ थुप्रै अहिले यस्तो टेक्नोलोजीहरू देखिन्छ र डेभ्लोप भइसकेको छ है र टर्न बाइ टर्न गुगल नेविगेसनहरू पनि छन् जसले गर्दा चाहिँ जसले गर्दाखेरि चाहिँ निकै नै अब मदत हुन्छ भनौँ अब है कतै जानु छ भने पनि होइन तपाईँलाई कहाँ पुगेर कति के गर्नु पर्ने हो र त्यसरी सबै भनिदिन्छ कता कहाँबाट कुन चाहिँ कुन चाहिँ दिशापट्टि फर्किनु पर्ने हो कता गएर कता कतापट्टि मोड्नु कता दाहिने देब्रे कता जानु पर्ने हो त्यस्तोहरू नि सबै नै अहिलेको टेक्नोलोजीको कारणले गर्दाखेरि है यसरी बुढा बुढापाका मान्छे र दृष्टिविहीन मान्छेहरूलाई चाहिँ यसरी सहयोगहरू गरिरहेको छ